मैले एउटा सल मगाएको थिएँ कि कस्तो राम्रो रहेछ नरम तातो ठुलो होइन ओड्नु पनि सजिलो हलुका रहेछ हौ राम्रो लाग्यो राम्रो लाग्यो दामी लाग्यो तिमीहरूलाई पनि चाहिन्छ भने मो मगाइदिन्छु है साह्रै राम्रो रहेछ न्यानो न न्यानो विन्टरमा त हाम्रो यहाँ कस्तो जाडो हुन्छ होइन त्यस्तो सलहरू त अब चाहिन्छ नि अब कहीँ यसो बोकेर जानु पनि हल्का पट्ट्याउँदा पनि सानो चिटिक्क् हुने ब्यागमा सट्टै आट्ने हो अन्त दाम पनि सस्तो छ हौ त्यति ज्यादै महँगो पनि छैन मजाको रहेछ न्यानो न न्यानो तातो ठुलो तर अब पट्ट्याउँदाखेरि सानो हुने हो नरम मन पऱ्यो मलाई त तातो लाग्यो हौ ए अनलाइन मगाएको थिएँ हौ मैले उसबड फ्लिपकार्टबाट कि कस्तो राम्रो लाग्यो तपाईँहरू पनि हेर्नुहोस् है फ्लिपकार्टमा यो सल त साह्रै राम्रो रहेछ कलरहरू पनि दामी दामी रहेछ हो राम्रो लाग्यो